मैले सरस्वती पूजा समारोहमा विश्वशान्ती पूजा समारोहमा भजनहरू गाउने गर्छु फुलपातीको दिन गाउँमा सांस्कृतिक कार्यकमहरू हुन्छ त्यसमा पनि मो लोकगीतहरू गाउने गर्छु अनि अन्य सबै ठाउँमा साना साना साना सांस्कृतिक कार्यक्रमहरू हुँदा पनि म गीतहरू गाउने गर्छु